जलपाइगुडी डिस्ट्रिकमा चियाबगान धानखेती जीविका चलाउँछौँ बैगुन आलु कोपीहरू बन्दकोपीहरू यस्तै फलाउँछन् गाई बाख्रा पालेको हुन्छन् दुखसुख गरेर गाई पालेर दुधहरू बिक्री गरी गर्छन् दुख छ सबैलाई